दाजु तपाईँकोमा चामल छ बासाभोग भन्ने राइस हजुर प्राइस कसरी छ अन्त भयो हजुर अनि अरू चामलहरू चाहिँ हजुर हजुर हजुर डिस्काउन्ट डिस्काउन्टहरू हुँदैन मलाई साह्रै चाहिएको थियो हो मेरो अब यहाँनिर दिदीको बिहा चल्दैछ अन्त बिहामा चाहिँ मलाई अलिक दुई तिन बोरा नै चाहिएको छ नि त

कोही राइस त फेरि पकाउँदा त्यस्तो ख टेस्टी हुँदैनन् त खल्लो टाइपको हुन्छ हजुर हजुर अनि अरू चामलहरू पनि चाहिएको थियो मलाई घरमै खाने हजुर आसियाना हजुर हजुर बिरयानीहरू पनि हुन्छ होला नि त्यो चामलको अमृत हजुर

हो र अनि त्यो बासाभोग भन्ने चाहिँ त्यो राम्रो हुँदैन ए मलाई चाहिएको चाहिँ त्यो बासाभोग अमृत चार त्यो आसाभोग हो अनि दुई तिननटा चाहिँ चाहिएको छ तर मेरो दिदीको बियामा चाहिँ होलसेल अब मतलब दुई तिन बोरा चाहिँ मलाई चाहिएकै छ ल्याउनु पर्ने हजुर कालो नुनिया चाहिँ नानीहरूको लागि एकदमै राम्रो हुन्छ होला हौ हजुर पानी न परेर हो कि हजुर फेरि अब भयो हो मरौतिर पूजातिर अब सबैतिर त चाहिन्छै चलाइरहेको छ त्यही भएर पनि महँगो भएको हो कि हजुर खिरहरू खानु पनि मिठो हुन्छ होला है उम् अच्छा हो र तपाईँले पकाएर खानु भयो एकपल्ट तपाईँले पकाएर खानु भयो एकपल्ट हजुर हम् हजुर त्यही भएर नि सोधेको हजुर हुन्छ हुन्छ